विद्यालयले विद्यार्थीहरूलाई कला र शिल्प सिकाउनको निम्ति आवश्यक रूपमा कक्षाहरू उपलब्ध गराउने गर्छ किनकि हामीले शिक्षार्जन गर्दा कम्पलसरी कर्म शिक्षा विषय लिने गरेका थियौँ साँच्चै यो कर्म शिक्षा अन्तर्गत हामीले शिल्पकला सिक्न सक्यौँ जस्तै स्वेटर बुन्नु हस्तकला जस्ता यसैले मेरो जीवनमा धेरै प्रभाव पारेर नै आजसम्म यसलाई अँगालेर प्रयोगमा ल्याउँदै कसैले टेबल क्लोथ स्वेटर बुन्दै काममा ल्याइरहेको छु यस्तै सानो छँदा कागजको डुङ्गा बनाएर पानी जम्मा भएको ठाउँमा बगाउँदै आनन्द लिने गर्थ्यौँ